अब भन्नुपर्दा चाहिँ मेरो गाउँ चाहिँ अब धेरै नै अब भनौँ न जङ्गलभित्र अब खोपमा छ अब बाटोहरू राम्रो छैन अब गाउँबाट अब बाहिर जानु पर्यो भने धेरै नै समय पनि लाग्छ अब सायद अब बाटो राम्रो भएको भए सायद त्यस्तो समयहरू लाग्थेन होला अब जाँदा पनि अब हिलै माटै भएर पुगिन्छ कहीँनिर जाँदा पनि अब धेरै नै अप्ठ्यारो हुन्छ अब बागिर जाँदा गाउँबाट निस्केर कहीँ जाँदा अब फाल्टो मान्छेहरू आफ्नो गाउँमा आउँदाखेरि पनि गाउँको हालत त्यो हुन्छ बाटोको अब बाटो अप्ठ्यारो हिलै हिलो गाडीमा गाडी धेरै नै मैला हुन्छ गाउँ बाहिर निस्किसक्दा अब गाडीको हालत एकदमै सोचनीय अब गाडी धुनु पर्ने अब एकपल्ट लगेर अब अब त्यस्तो हुन्छ सामानहरू अब माथि गाडीमाथि राखेको सामानहरू अब धेरै नै हराउँछ अब हिँड्दाखेरि गाडी कुद्दाखेरि सामानहरूको अब बाटो अप्ठ्यारो भएर गाडी हल्लिँदाखेरि अब धेरै नै सामानहरू पनि हराउँछ झर्छ बाटोहरूतिर झरेर अब फुट्छ बिग्रिन्छ हिलो हुन्छ बाटो त अब हो अब हिलोमा झरेर लुगाहरू पनि अब मैला हुन्छ अबबो आफ्नो गाडी छ भने अब त्यसलाई हप्तैपिच्छे गाडीको मरम्मत गर्नु पर्ने हुन्छ अब गाडी बनाउनुपर्ने हप्तैपिच्छे त बिग्रिन्छ अब ठोकिन्छ यहाँ ठोकिन्छ त्यहाँ ढुङ्गामा ठोकिन्छ बाटोमा खाल्टा यत्ति ज्यादा छ बाटोमा खाल्टा के भन्नु अब कसले बनाउने त्यो बाटो धेरै नै असुविधा हुन्छ हामीलाई अब बाहिर निस्किनु पर्दाखेरि धेरै नै अप्ठ्यारो हुन्छ हेर्दाखेरि गाडी पनि मैला मान्छे पनि त्यही हालतमा पुग्छ किनकि अब बाटोतिर हिलोमा गाडीहरू ठेल्नुपर्ने हुन्छ कति बेला समयमा बाटो राम्रो छैन त्यसै कारणले चाहिँ अब धेरै नै असुविधा हुन्छ हामीलाई चाहिँ अब गाउँ बाहिर निस्किँदा चाहिँ